हजुर हो त

हजुर भन्नु होस् न हजुर ए हु हुन्छ हुन्छ अब हाम्रो दार्जिलिङमा त अब चाडबाडमा अब स अब सबभन्दा पहिला त अब के हो अब त्यही हो अब दसैँ तिहार दीपावली होइन अन्त अब जस्तो अब हालमा अब दुर्गा पूजा आउनु आँटेको छ अब दुर्ग पूजा अब हाम्रो दार्जिलिङमा एकदम भव्य रूपमा गरिन्छ जस्तै अब बजारदेखि लिएर होइन अब चौरस्ता चौरस्ताहरू अब डल्लै अब घुमाएर एकदम अब भक्तजनहरू होइन भजन गर्नेहरूले भजन कीर्तन गर्नेहरूले भजन कीर्तनहरू गरिरहेको हुन्छ अनि पछि नाचगान गर्नेहरूले नाचगान गरिरहेको हुन्छ एकदम उनीहरू अब आफ्नो भगवान्प्रति अब आस्था राखेर उनीहरूले अब एकदम रमाइलो गरेर उनीहरूले घुमाइरहेको हुन्छ अब त्यही देख्नु सक्नु हुन्छ प्रसिद्ध त्यही छ होइन अब अरू जस्तै अब विश्वकर्मा पूजा भयो होली भयो होली अब अघिल्लो दिन दुई दिन हुछ भोलि पल्टको दिन हुन्छ अघिल्लो दिन अब सुक्खा फुको होइन हुन्छ उनीहरू अब त्यति बेला एकदम सुक्खा अब रङ बिरङ अब कतिवटा अब रङहरू मिलाएर उनीहरूले एकदम उडाएर उनीहरूले एकअर्कामा अब जति पनि अब मनाइ मनाइरहेको हुन्छ उनीहरूले अब मनाएर एकदम खुसियाली मनाइरहेको हुन्छ अन्त भोलिको दिनमा पानीमा हालेर त्यो चाहिँ पिच्कारी बनाएर उनीहरूले त्यसरी अब एकअर्कामा अब होइन साथी भाइ अब थुप्रैजना भएर उनीहरू एकदम रमाइलो गरिरहेको हुन्छ अब त्यही पनि एकदम प्रसिद्ध छ अन्त अब अब दसैँ तिहार त अब तपाईँलाई थाहा छ हाम्रो त अब नेपालीको अब मेन चाड हो अब दसैँमा अब होइन हामी एकअर्का फ्यामिलीमा अब नयाँ लुगाहरू लगाएर हामी यहाँ आफू भन्दा सानो नानीहरूलाई नयाँ लुगाहरू किनिदिएर उनीहरू लुगाहरू लगाएर हामी एक अर्का फ्यामिलीमा अब भेटघाट गर्न जान्छौँ अब खुसियाली मनाउछौँ अन्त चौरस्तामा अब हाम्रो संस्कृतिको रूपमा अब आफ्नो ड्रेस होइन जातको भेषभूषा लगाएर एकदम ठुल्ठुलो प्रोग्रामहरू भइरहेको हुन्छ एकदम रमाइलो भइरहेको हुन्छ दीपावली वा देउसी हो दीपावलीमा अब हामी अब एक झुरुप झुरुप होइन केटाहरू भएर केटीहरू साँझमा उनीहरू ल लक्ष्मी आयो भन्छ हामी होइन लक्ष्मी पूजा भन्छौँ हामी भैलो भैलो घर घरमा भैलो भैलो खेल्दै हिँडिरहेको हुन्छौँ त्यसको पछिको दिनमा अब केटाहरू होइन उनीहरू आफ्नो है सांस्कृतिक लुगा लगाएर दौरा सुरुवाल लगाएर उनीहरू हरेक घरमा प्रत्येक घरमा दैलो दैलोमा देउसी खेल्दै हिँडिरहेको हुन्छ अब तेत त्यति बेला चाहिँ हामीलो हाम्रो नेपाली सांस्कृतिक भेषभूषा देख्न सक्छौँ त्यो पनि एकदम प्रसिद्ध छ दुर्गा पूजा होली हजुर हजुर हजुर हजुर म हजुर मनाइन्छ जस्तो अब मुस्लिमहरूको चाड हुन्छ उनीहरूको इद भन्छ उनीहरूको मोहरम भन्छ होइन यो मुसुलमानहरूको र हाम्रो नेपालीहरूको चाड चाहिँ झन् अब एक साथ जस्तो हुन्छ जस्तो अब हाम्रो अबो फुलपाती भन्छ होइन अब फुलपातीको दिन अब त्यस्तो अब दुई दिन जस्तो अब अगाडि हुन्छ उनीहरूको मुसुलमानहरूको अब उनीहरूको आफ्नै चाड हुन्छ त्यो उनीहरूको एकदम ठुलो चाड हो उनीहरूको मोहरम चाड होइन अब त्यसमा चाहिँ उनीहरू एकअर्कामा रिसरागहरू राख्दैन एकअर्कामा उनीहरू उयो गरेर चाहिँ उनीहरू एकअर्कामा अब मिलेर उनीहरूले त्यो मनाउछ उनीहरू त्यो उनीहरूको आफ्नो संस्कृति होइन उनीहरूको नियम अब अब पहिला पुस्ता पुस्तादेखि गरेर आएको उनीहरूले अब त्यो अब लट्ठीले अब एकअर्कामा अब हिर्काउनु त्यो उनीहरूले त्यो उनीहरूको नियम अनुसारले त्यो मनाएर बजार डल्लै नै घुमाइरहेको हुन्छ त्यो पनि देख्नु सक्नु हुन्छ त्यो चाहिँ मुसुलमानहरूको चाड हो अन्त अर्को हुन्छ बिहारी कैयाँहरू बस्छ उनीहरूको छट पूजा हुन्छ त्यो पनि उनीहरूको छट पूजा पनि एकदम उनीहरूको त्यो ठुलो चाड हो